योग अभ्यास गर्दा सर्वप्रथम त म आफ्नो जिउलाई तताउनका निम्ति केही मात्रामा फ्री ह्यान्ड एक्सरसाइहरू गर्छु है त्यसपछि म बसेर भस्तृका अबिलोम बिलोम कपाल भारती गर्छु त्यसको बिबिचमा फ्री ह्यान्ड एक्सरसाइहरू कतिवटा गर्दै लान्छु

आसनहरूमा मैले सजिलोसँग गर्न सक्ने अर्द्ध हलासन भुजङ्ग आसन त्रिकोण आसन र धनासन यति कतिवटा आसनहरू पनि म गर्ने गर्छु र सूर्य नमस्कार पनि अन्तमा गर्छु यो चाहिँ मेरो लागि राम्रै भएको छ मेरो शरीरको लागि